बुनिएका कपडा तातो हुन्छ र सिलाएका लुगा राम्रो र पक्का हुन्छ धेरै खप्ने हुन्छ त्यसै कारण यस्ता लुगा किन्न मन पराउँछन्